मैले चाहिँ है अब त्यस्तो त्यो फोटोग्राफीहरू चाहिँ अब त्यो काहीँ अफिसहरूतिर गएर है त्यो उयो गरेको त होइन किनकि अब अहिले त यो उयो छ नेटको जमानाहरू छ फोनको जमाना छ त्यसले गर्दा त अब फोनमै सबै भइहाल्छ फोटोहरू खिच्नेको अब कसरी खिच्नुपर्ने हो के कसरी एडिट गर्नुपर्ने हो त्योहरू सबै अब अहिले त फोनमै सबै भइहाल्छ है त्यही कारणले चाहिँ यो अब नेटको जमानाले गर्दाखेरि चाहिँ सबै फोनमै भइहाल्छ अहिले त